ए माथि फल दोकानको दिदी है दिदी हेर्नुहोस् न हो तपाईँले मैले नानीलाई पठाएको थिएँ नि याद भयो अस्ति एप्पल र तपाईँलाई एप्पल केरा ग्र्याप्स मिक्स गरेर दिनु भनेको थिएँ नि अस्ति यो हिजोको अगाडिको दिन नि हजुर पठाएको थिएँ कि खोइ बिग्रेको पो पठाइदिएछ त हो हेर्नुहोस् न हो अहिले निकालेर फ्रिजबाट निकालेर आउनुसाथ फ्रिजमा हालेको थियो हो निकालेको त बिग्रिगएको रहेछ होइन होइन के पो भन्छ यो ऊ यो त फ्रिजमा राखेको थियो नि त छिटो बिग्रिँदैन नि त फ्रिजमा हो फेरि मैले प्लग पनि अफ गरेको छैन बिग्रिरहेको छ हेर्नु न साटिदिनुहुन्छ ए हुन्छ म पठाइदिनु नानीलाई हजुर हुन्छ अनि त सुन्नु न अहिले के के आएको छ हो दोकानमा हजुर ए ए हैन मलाई वासिङ्टनहरू चाहिएको थियो कि थियो होला भनेर सोधेको नि हजुर यताकै छ कि त्यो पनि मधेसकै आएको छ ए अहिले यताकै चाहिँ के के छ

अम्बकहरू होइन अम्बक पनि अस्ति तपाईँकैबाट मैले किनेको थिएँ कि काटेर खाएको त्यसमा किरा थियो नि त अनि त म त अम्बक त खाँदिन हो फेरि अम्बकमा त किरा हुँदैन रहेछ नि हजुर ए रातो कि सेतो छ हो ए रातो आएको छ हुन्छ हुन्छ सुन्नु न नानीलाई म ऊ यो पनि पठाइदिन्छु कि त्यो फर्काइदिन्छु है कि हजुर फर्काइदिन्छु है हजुर के भन्नुहुँदैछ अम्बक हजुर अम्बक पनि मलाई ए रातो छ भने चाहिँ दुइटा भए पनि पठाइदिनुहोस् हो नत्र हवस् हजुर त्यही त्यही पठाइदिनुहोस् न हुन्छ म नानीलाई पठाउँदै छु ल हुन्छ हुन्छ